भाइलाई धेरै धेरै धन्यवाद है म यो सहरमा एकदमै नयाँ भएको कारणले गर्दाखेरी मलाई यहाँको बाटो घाटो थाहा थिएन भाइले मलाई ठिक समयमा ठिक जग्गा ल्याइदिनु भएकोमा भाइलाई धेरै धेरै धन्यवाद